हलो सर नमस्कार ए हजुर त्यही त हाम्रो यो नेपालीको स्टुडेन्ट्सको के केहरू कतिवटा रिजल्टहरूको कुराहरूमा बात मार्नु थियो कि हजुर इक्जामहरू त सकियो अब क्लास टेनको दुइटा एक्जाम रहेको छ त्यो भ्याल्यु एजुकेसन र करिकुलर एक्टिभिटीसम्बन्धी अरू एकाडेमिक सब्जेक्ट इक्जामहरू चाहिँ सबै सकियो अनि त इभ्यालुएसन चाहिँ रहेको छ पेपरहरू सब्मिट हुँदैछ सुरु सुरुमा एक्जाम जुन जुन ल्याङ्ग्वेज जति पनि थियो सुरुको त्यो चाहिँ सब्मिट भयो हुन्छ नि अनि त सब्जेक्ट फर्स्ट सुरु सुरुको इक्जामको नानी चाहिँ पेपरहरू सब्मिट हुँदैछ त्यस्तो राम्रो भएको छैन नानीहरूको फ्युचरसम्बन्धी अलिकति पोहोरको रिजल्ट हेरी योपालि अलिकति सन्तोकजनक छैन र नि

हजुर त्यही त सर त्यहीकारण मलाई चाहिँ कस्तो लागेको भने योपालि ल्याङ्ग्वेजलाई अलिकति प्रायोरिटी दिएर पढाउनुपर्छ होला किनभने अरू अरू सब्जेक्टमा पनि के अरे ल्याङ्ग्वेज राम्रो नहुने स्टुडेन्टहरूको चाहिँ एकदम पुअर छ मार्क्स पनि अनि त फिजिक्स केमिस्ट्री म्याथमेटिक्स बायोलोजीमा पनि ल्याङ्ग्वेज राम्रो नहुनेले चाहिँ नबुझेको र लेख्न नसकेको जस्तो छ सर अब योपालि चाहिँ ल्याङ्ग्वेजलाई अलिक प्रायोरिटी दिएर काम गर्नुपर्छ होला कि जस्तो लाग्यो नानीहरूबाट पनि एकपल्ट गार्जेन मिटिङ राखेर काम गर्नुपर्छ कि सर

हजुर हजुर विशेष चाहिँ अब बोर्डिङ कन्फ्रेन्स गर्ने नानीहरूसँग चाहिँ को बारे गार्जेन चाहिँ बोलाएर ऊ पो गर्नुपर्छ होला सर रिजल्ट पनि त्यसै गरी कि त्यो पिसिबी जस्तो पर्सनल कन्ट्याक्ट प्रोग्राम जस्तो गरेर नि गार्जेनसँग त्यसो गऱ्यो भने चाहिँ हजुर त्यसो गऱ्यो भने चाहिँ नानीहरूको कतिजनाको चाहिँ घरमा पनि ध्यान नदिएको जस्तो छ

हजुर हुन्छ सर त्यसै गरौँ न त म अफिस आएरै एकपल्ट फेरि भेटेर बात मार्छौँ सरसँग